हेलो ए हजुर हजुर ए हजुर हजुर हजुर ए हजुर हजुर हजुर कता पठाउनुपर्ने हो तपाईँको ए हजुर हजुर हजुर

ए यो त पहिलेदेखि हो लगभग नौ दस सालजस्तो भइसक्यो हजुर हजुर अँ हजुर हुन्छ त पोस्ट स्पिड पोस्ट भयो तपाईँले नर्मल पोस्ट पनि गर्न सक्नुहुन्छ हो अन्त तपाईँको यहाँनिर तपाईँले आएर उयो गरेर तपाईँले सामानहरू पठाएर चाहिँ पठाउनुहुन्छ नि सक्नुहुन्छ नि ए हजुर हजुर अन्त

होइन होइन त्यो त्यस्तो हुँदैन हामीले पनि यहाँबाट तपाईँलाई स्पिड पोस्ट गरिसकेपछि उतातिरै उताको पोस्ट अफिसमा नै जान्छ तपाईँले जुन ठाउँमा तपाईँले एड्रेस दिनुहुन्छ त्यहाँनिर नै जान्छ अनि त्यहाँबाट चाहिँ अब तपाईँको कसै आएर रिसिभ गर्नुपर्यो हजुर हजुर हजुर एकदमै सेफ त्यो चाहिँ तर तपाईँले अब राम्रोसँग प्याकिङ चाहिँ गर्नुपर्यो अब केही च्यातिएर नझर्ने होइन मजाले प्याकिङ गरेर चाहिँ तपाईँले पठाउनुपर्यो अरू त त्यस्तो बाटोहरूमा केही झर्नेओर्ने त हुँदैन यदि राम्रोसँग प्याकिङ भएको छ भनेदेखिलाई चाहिँ होलिडेज त हाम्रो त गभर्नमेन्ट होलिडेजमा त बन्दै हुन्छ अनि हजुर सनडे र गभर्नमेन्ट होलिडेजमा चाहिँ बन्दै हुन्छ अरू बेला चाहिँ खुलै हुन्छ जहिले पनि अँ हुन्छ हवस् हुन्छ आउनुहोस् न तपाईँ ल आएर मजाले अझै उयो गर्नुभयो भने अझै राम्रो हवस् हुन्छ हुन्छ थ्याङ्क्यु हजुर हजुर हजुर हजुर तपाईँले यसमै कल गर्न सक्नुहुन्छ नि हुन्छ हुन्छ हवस्